अब टाढो जानु पऱ्यो भनेदेखि अब साग सब्जी लाउँछु धनियाँ खोर्सानी बिँही बैगुन जे जे हुन्छ अब हामीले लगाउँछ रायोको साग मेथी सबै लगाउनु लगाउँछ तर टाढो जानु पऱ्यो भने बारबेर गरेर त्यसलाई सुरक्षित पारेर छर छिमेकीलाई हेरिदेउ है भनेर हामी जाइन्छ छर छिमेकी छैन भने पनि बँधिलो बारबेर गरेर त्यो बिरुवाहरूलाई सेफमा राख्छौँ हामी त्यसरी हामीले गरेर हामी जान्छौँ